यो सार्क ट्याङ्क चाहिँ एउटा शो हो है त्यो चाहिँ तपाईँको टिभीहरूमा देखाउँछ है कति फोनहरूमा पनि हुन्छ तर म चाहिँ अब हेर्दिनँ त्यस्तो अब टिभीहरूमा हेर्दिन है फोनमा कोही बेला अब यसो फोनहरू हेर्दाखेरि फोनमा आउँछ है यसले चाहिँ अब तपाईँको पैसाहरू उयो हुन्छ कम्पनीमा है अब इन्भेस्टहरू हुन्छ कति जग्गातिर है इन्भेस्टहरूतिर हुन्छ तर अब कति मानि मानि मानिसहरूले चाहिँ हेरेर पनि है अब उनीहरूले चाहिँ पुरा पैसाहरू इन्भेस्टहरू गर्छ है पुरा सिक्छ पनि अब के अब के गर्नुपर्ने हो कसो के गर्नुपर्ने हो कतातिर है त्यो इन्भेस्टहरू गर्छ त्यहाँ मान्छेहरूले त्यो हेरेर चाहिँ सिक्छौँ पुरा